मैले अर्प्याट कम्पनीको हिटर किनेको थिएँ मलाई राम्रो लागेन त्यसमा बिजुलीको बिल पनि धेरै उठाउँदो रहेछ र करेन्ट लाग्ने पनि सम्भावना धेरै देखेँ मैले एकपल्ट युज गरेर राख्दाखेरि मेरो परिवारमा एकजनालाई करेन्ट लागेछ र तारहरू पनि राम्रो लागेन मलाई जलेको जस्तो भयो र त्यसले अलिकति बिजुलीको बिल धेरै उठायो जस्तो मलाई चाहिँ लाग्नुथाल्यो